हेलो ए हजुर गुड आफ्टरनुन ए म त अहिले त्यत्तिकै बसिरहेको थिएँ आज यसो छुट्टी भनेर नि यसो अलिकति यसो हल्का घरकै काम गरौँ भनेर हो अन्त त्यो स्कुलको पनि त्यो त्यत्तिकै गर्नै थियो हो अन्त नि

ए हजुर हजुर त्यो हामीले गर्नैपर्ने थियो भन्नुहोस् न मिस हजुर ए हजुर मिस डान्सहरू त गर्नुपर्छ होला हो यसो स्टुडेन्टहरूलाई पनि अलिकति मजा आउँछ नि त है टिचरहरूले अब एकपल्ट वर्षमा एकपल्ट त हो स्टुडेन्टको लागि यसरी गर्ने स्टुडेन्टहरूलाई मजा आउँछ होला त्यसको लागि त हामीले गर्नुपर्छ होला हौ अब सधैँ त तपाईँ र मैले त गर्दै आइरहेको यसपालि चाहिँ भयो भने सरहरूलाई पनि लगाउ न मिस सरहरूलाई नि नचाइदिउँ न यसो अनि सरहरू त त्यही हो अन्त हाम्रो सुमन सर र दिपक सर चाहिँ डान्स गर्नुहुन्छ होला उहाँहरूलाई त मैले कता कता नाचेको जस्तो लाग्छ हो अँ मिल्यो भने चाहिँ हामी एकपल्ट कुरा गरौँ हो अन्त त्यहाँदेखि मान्नु भयो भने चाहिँ बरु हामी नै प्र्याक्टिस गराएर हुन्छ कि कसरी गरेर हुन्छ क्लास अफ भएको बेलामा यसो गरौँ न नानीहरूलाई चाहिँ अब अरू सरमेमहरूले पनि केही न केही त पार्टिसिपेट गर्नुहुन्छ होला होइन बरू एउडा डान्सले मात्रै त अब प्रोग्राम हुँदैन स्पिचहरू हुन्छ होला हो अन्त यसो प्याकेट लन्चहरू दिउँ अँ हजुर मिस त्यस्तो गऱ्यो भने हुन्छ त राम्रो हुन्छ

अँ मिस भयो भने गरौँ न नानीहरूलाई पनि केही गराउँ हो अनि राम्रो हुन्छ त्यसो गऱ्यो भने तपाईँ अब हजुर तपाईँ अब मन्डे आउनुहुन्छ क्लास ए त्यसो भए तपाईँ र म अब एकपल्ट प्रिन्सिपल सरसँग पनि बात गरौँ यो विषयमा हो अनि ए एकपल्ट मिटिङ राख्ने कि न राख्ने भनेर सोधौँ होइन भने चाहिँ तपाईँ र म नै यसो मिलेर गराउँदै गरौँ न ल हुन्छ मिस हुन्छ हुन्छ